मैले खाना पकाउँदाखेरि पहिला पहिला धेरै असुविधा भयो त्यतिबेला त्यति जानेको थिइनँ र पिछाडि खाना पकाउँदा पकाउँदा धेरै अनुभव भयो जस्तै कि अब भात सब्जी रोटी अब अरू तरकारीहरू पनि धेरै जस्तो अब मिक्स भेजहरू यसरी हामीले घरमा पकाएर आफू पनि खाने अरूलाई पनि दिने यही हो मैले यो कुकिङ गर्न सिकेँ